हेलो मैले तपाईँहरूको होटेलबाट मैले खाना रेस्टुरेन्टबाट अडर गरेको थिएँ र मैले चौमिन फ्राई राइस बर्गर मगाइसकेको थिएँ त्यो साथ साथै मैले तपाँईहरूको एक दुइवटा डिसपोजल आइटमहरू ल्याइदिनु होस् प्लेट चमच एक दुइवटा ल्याइदिनु होस् अन्त एक दुइवटा बटुका नि ल्याइदिनु होस् धन्यवाद